हेलो म टुरिस्ट बोलेको बैनी

म कलकत्ताबाट आएको हजुर अन्त बैनी यहाँ हेर्नु घुम्ने जग्गाहरू कता छ होला के के छ होला

ए हो अन्त यसो मन्दिरहरू पनि छ यतातिर घुम्ने

ए त्यही अनि त्यतातिर टुरिस्टहरू लजहरू पनि छ म लाई बिहाको

लेकतिर

ए हो अन्त दिनको कसरी लिन्छ होला है त्यहाँनिर अन होमस्टेमा ए हुन्छ हजुर बादमा कल गर्छु नि ल